मैले कुनै समयमा एकचोटि अलिकति घ आपत आइपर्दा आफ्नो परिवारमाथि मैले केही लोन लिएको थिएँ अरूहरूको सल्लहाकारमा ब्याङ्ककै कर्मचारीहरूको सल्लाहकारमा सजिलैसँग तिर्न सकिन्छ होला भनेर तर तिर्दै जाँदा निकै समस्या परेर आयो र इन्ट्रेस्ट पनि बढेर गयो त्यसमा तिर्नुपर्नु त्यो इन्ट्रेस्ट तिर्नमा निकै साह्रो पर्ने अब लिइहाल्यो होइन र मैले त्यहाँ बारम्बार लगातार गएर त्यो अफिसमा कुन उपाय छ यसलाई अब अलिकति के गरेर उगर्दा भन्दा अन्तमा गएर कर्मचारीहरूले मलाई धेरै सुझाउ दिनुभयो तपाईँ अहिले अलिअलि गरेर इन्ट्रेस्टहरू तिर्दै गर्नुहोस् त्यसको सुत ब्याज र सुत थोरै थोरै गर्दै तिर्दै गर्नुहोस् केही समयपछि तपाईँहरूको लोनको छुट् पनि हुनेछ तपाईँले अलिकति केही राहत पनि पाउनुहुन्छ त्यसमा र त्यो सबै मलाएर त्यो छुटहरू त्यो कति पर्सेन्टेज छुट मिल्दाखेरि सरकारले अलिकति छुट दिनेभएछ त्यो छुट दिँदाखेरि तपाईँ त्यसरी यस यो ऋणबाट मुक्त पनि हुनुहुन्छ भनेर सल्लाह दिनुभयो र मैले त्यसलाई कन्टिन्युवस्ली तिर्दै तिर्दै एकदम लगातार तिर्दै गएर कि अन्तमा गएर धेरै राहत पाएँ त्यो सबै तिरिसकेपछि चाहिँ मै सम्पूर्ण मैले ऋण तिरिसकेपछि मलाई त्यो छुटकारा पाएँ त्यहाँबाट त्यही यस प्रकारको एउटा अनुभव नि भयो मलाई